कराही जस्तै कि हामीले सब्जी मासुहरू पकाउनको लागि प्रयोग गरिन्छ र प्रेस्सर कुकर जसमा चाहिँ हामीले भात पकाउनको लागि र दाल पकाउनको लागि प्रयोग गरिन्छ र मक्टु जसमा चाहिँ हामीले मोमो पकाउने उयो गरिन्छ प्रयोग गरिन्छ